दाजु तपाईँको ट्रेभल एजेन्सीबाट मैले एउटा गाडी बुक गरेको थिएँ गाडी नौ बजी आउँछु भन्दा पनि अहिले साढे नौ भइसक्यो गाडी नै आइपुगेको छैन यसैले मलाई हतार भएको कारणले गर्दा मैले अर्को गाडी रिजर्भ गरेर लगेँ यसैले तपाईँको गाडी म क्यान्सल गर्न चाहन्छु है